हेलो सुन्नुहोस् न मैले कुर्ती मगाएको थिएँ कि लिभासको फ्लिपकार्टबाट कस्तो दामी आएछ क्वालिटी पनि मजाको हो अन्त कलर देखेर खासमा चाहिँ मलाई पिच कलरको लगाउनु मन परिरहेको थियो नि त कुर्ती कि अन्त त्यो मगाएको थिएँ कलर पनि कस्तो मजाको पिच कलरको मटेरियल पनि मजाको रहेछ हो अफोर्टेबल छ प्राइज पनि अन्त पुरा मनपऱ्यो साइज पनि फेरि फिटिङ आएको मनपऱ्यो तपाईँ पनि किन्नुहुन्छ भने गर्नुहोस् ल किन्नुहोस् ल मैले रेटिङहरू पनि दिएको छु हो रेटिङ पनि दिएँ रिभ्यु पनि दिएँ राम्रो लाग्यो राम्रो रहेछ छिट्छिटो गर्नुहोस् है सक्छ नि